म चाहिँ आफ्नो घर डेली सफा गर्छु र पहिला चाहिँ म आफ्नो घर फिनाइल हालेर पुस्छु अनि त्यहाँ पछाडि चाहिँ सबै यो घरमा के भन्छ जुत्ता पुस्ने खुट्टा पुस्ने जे पनि छ कपडाहरू त्योहरूलाई पनि सबै बाहिर सुकाइदिन्छु अनि त्यसमा धेरै धुलो लागेको हुन्छ अनि त्यही कारणले म बाहिर घाममा सुकाइदिन्छु अनि घरहरू सबै पुस्छु अनि फेरि यो माकुराको जालो लागेको छ भन्दाखेरि चाहिँ म एउटा माकुराको जाल सफा गर्ने हामीहरूको झाडु छ त्यसले त्यो सबै झार्छु अनि फेरि त्यो झारेको सबै धुलोहरू तल आउँछ त्यसले गर्दाखेरि झाडु लगाउँछु एकपल्ट अनि फेरि म पहिला हामीहरूको पहिला हामीहरूको कच्चा घर हुँदाखेरि हामीहरूले गोबरको प्रयोग गर्थ्यौँ गोबरको प्रयोग गरेको कारण चाहिँ यो हो कि गोबरले गर्दा चाहिँ पहिला पहिला कमिलाहरू आउँदैन थियो र त्यसले गर्दा चाहिँ धेरै सजिलो हुन्थ्यो कच्चा घरमा र कमिला भयो अनि अरू साँपहरू भयो विशेष गरेर गर्मी दिनमा तिनीहरू आउँदैन थियो परपरै बस्थ्यो जहाँ लिपेको हुन्थ्यो त्यहाँदेखि र हामीहरूलाई धेरै सजिलो हुन्थ्यो र हामीहरू धेरै सुरक्षित रहन्थ्यौँ तर अहिले अब जब घरमा ठुलो घर बनियो र टाइल्सहरू लाग्यो त्यसको लागि हामीहरूले चाहिँ अहिले अब फिनाइल युज गर्छौँ कमिलाहरूलाई भगाउनको लागि र त्यही कारण हो र यसरी नै हामी म मेरो घर सफा राख्छु